मैले आफ्नो मातृभाषाभन्दा फरक भाषाको विभिन्न पुस्तकहरू पनि विभिन्न हिन्दी अनि अङ्ग्रेजी भाषाका भाषाबाट अनुदित भएका पुस्तकहरू पनि पढेकी छु र यो अनुभव एकदमै रमाइलो थियो किनभने विभिन्न भाषाका भाषाबाट अनुदित भएका पुस्तकहरू पढ्दाखेरि एकदमै रमाइलो लाग्थ्यो किनभने विभिन्न भाषामा साहित्य कस्तो के कस्तो अघि बढिरहेको छ गति कस्तो छ भन्ने कुराहरू पनि मैले पढ्दाखेरि त्यो कुराहरू पनि पाएँ अनि अनु अनुवादित संस्कारबारे चाहिँ म के सोच्छु भन्दाखेरि चाहिँ हामीले कुनै पनि साहित्य चाहिँ अनुवाद गर्न चाहिँ एकदमै जरुरी छ अनुवाद गर्नाले चाहिँ एउटा भाषादेखि अन्य भाषासम्म पुग्छ अनुवादको माध्यमले चाहिँ एउटा कृति चाहिँ अन्य भाषा समक्ष पुग्ने गर्दछ र यसरी अन्य भाषामा पुग्दाखेरि चाहिँ अन्य भाषीहरूले पनि पढेर त्यो चाहिँ एकदमै त्यो कृति चाहिँ कृतिको मूल्य पनि बढ्ने गर्दछ र कुनै पनि साहित्य अथवा कुनै पनि पुस्तक चाहिँ एउटा ठाउँबाट अर्को भाषामा चाहिँ एउटा भाषाबाट अर्को भाषामा अनुवाद हुन चाहिँ आजको समयमा एक एकदमै जरुरी छ र मलाई आफ्नो मातृभाषा बारे लेखिएको पुस्तक चाहिँ स संसारका सबैले पढ्नुपर्छ भन्ने चाहिँ पारिजातले नेपालीमा लेख्नुभएको शिरिषको फुल भन्ने पुस्तक चाहिँ उपन्यास लाग्छ र यो उपन्यास चाहिँ अङ्ग्रेजी भाषामा पनि ब्लु मिमोसा भनेर अनुवाद भइसकेको छ